भन्नु पर्दाखेरि चाहिँ रक क्लाइमिङहरूतिर चाहिँ मेरो साह्रै नै एक्सपिरियन्स छैन तर पनि सुन्दर या आदित्य आरोहण स्थान भन्दाखेरि चाहिँ यहाँ दार्जिलिङमा हाम्रो तेन्जिङ नोर्गे रक क्लाइम्बिङ भन्ने जग्गा रहेको छ त्यहाँनिर एकपल्ट म मेरो साथीसँग गएको थिएँ अनि त्यहाँनिरको त्यहाँनिर धेरै नै सुन्दर दृश्यहरू देखिन्छ त्यहाँनिर रक क्लाइम्बिङ गर्ने मानिसहरू धेरै हुनुहुन्छ म मैले त गर्दिनँ म त गर्दिनँ तर पनि साथीले गरेको देख्दा मलाई धेरै नै खुसी लाग्यो म धेरै आश्चर्यचकित पनि भएँ ढुङ्गामा मानिसहरू डोरी लगाएर त्यस्तो अग्लो अग्लो ढुङ्गाहरूमा चडेको देख्दाखेरि मलाई धेरै नै खुसी लाग्यो अनि त्यहाँबाट दार्जिलिङ सहरबाट हिमालयको भ्यू कञ्चनजङ्घा हिमालय त होइन कञ्चनजङ्घाको राम्रो दृश्यहरू देख्न पाउँदा म धेरै नै खुसी लाग्यो मलाई